हेलो हजुर बहिनी ए नमस्ते भन्नुहोस् न हजुर हजुर हाम्रोमा छ त बहिनी तपाईँलाई के के कुन कुन चाहिन्छ ड्रेस सबै छ हाम्रोमा तपाईँको अब जात त सबैको छ नेवारको छ भुजेलको छ हो अनि भोटे उयो भोटेहरूको पनि छ जति अब जातको सबैको छ बेङ्गाली ड्रेस पनि छ अरू तपाईँलाई के के चाहिन्छ भन्नुहोस् न सबै एभाइलेबल छ आइ आएर हेर्नुहोस् हजुर हजुर ए हजुर आउनुहोस् न सबै छ त हाम्रो फोटोग्राफी तपाईँलाई चाहियो भने सबै हामी बोलाइदिन्छौँ एकदम सबै एबैलेबिल छ तपाईँलाई के के चाहिन्छ सबै नै त्यो सुविधै छ यहाँ तपाईँ आउनुहोस् न हाम्रो जहिलेतहिले पनि खुल्लै हुन्छ जहिल्यै आउनुहोस् तपाईँ हजुर मै त मै हो हजुर हजुर

हजुर हुन्छ हुन्छ कल गरेर आउनुहोस् न ल हुन् हुन्छ हुन्छ राखेँ धन्यवाद